हेलो हेलो ए गुड मर्निङ को बोल्नुभएको होला हजुर ए हजुर अर्नवको मम्मी हजुर भन्नुहोस् न ए हजुर भन्नुहोस् न

ए हजुर मिस ए होइन अर्नवको पर्फर्मेन्स म राम्रो नै भन्छु ऊ कोसिस गर्ने केटा हो एकदमै अन्त अब क्लासमा पनि एकदमै एटेन्टिभ छ उसले उसले उसको अहिले उसले यो भायोलिन र गिटार सिकिरहेको छ फिलहाल चाहिँ अन्त भायोलिनमा चाहिँ उसले एकदमै राम्रो गरिरहेको छ गिटारमा चाहिँ उसले उसको पकड एकदमै आ अहिले आउनसकेको छैन अब सानो छ है नानी पनि तर पनि हामी फोर्स गर्दैनौँ उसलाई किनभने म्युजिक भन्ने कुरा चाहिँ यस्तो हो कि त्यो चाहिँ भित्रबाट आउनुपर्ने कुरा हो नि त हो अन्त अब नानीहरूले जस्तो प्रकारले उनी उनीहरूले त्यो एउटा इन्ट्रुमेन्ट पक्रिन्छ त्यही अनुसारले उनीहरूको भित्रबाट रिदम् निस्किनुपर्ने कुरा हुन्छ है ल अन्त त्यो अनुसारले चाहिँ अर्नवको पर्फर्मेन्स चाहिँ एकदमै राम्रो भइरहेको छ भायोलिनमा चाहिँ तर गिटारमा चाहिँ उसले कोसिस गर्दैछ र म आशावादी छु कि उसले भविष्यमा गएर अब आउँदो समयमा गएर उसले गिटारमा पनि एकदमै राम्रोसँगले उसले पर्फर्म गर्नसक्छ भनेर चाहिँ म आशावादी छु र तपाईँले पनि हजुर गिटारमा चाहिँ मेन्ली गाइड गर्नुहोस् है घरमा अरू दुई चार दिन अरू कुराहरूमा त उसलाई त्यस्तो गाइड गर्नुपर्ने कुरा चाहिँ छैन हजुर हजुर हजुर ए हो ए हजुर म्याडम तपाईँ ढुक्कै हुनुहोस् न एकदमै ढुक्कै हुनुहोस् है नानी एकदमै राम्रो छ एटेन्टिभ छ स्कुलमा हाम्रो हाम्रो एकाडेमीमा आएपछि एकदमै एटेन्टिभली उसले सिक्छ हाम्रो कुराहरू सुन्छ है अन्त उसले जुन कुरा हामीले सिकाइरहेको छौँ त्यो कुरा उसले पक्रिरहेको छ अन्त एकदमै ढुक्कै हुनुहोस् तपाईँको छोराको लागि चिन्ता नगर्नुहोस् तपाईँ चाहिँ

हजुर अन्त अरू केही छ कि क्वैसन तपाईँको केही सोध्नुपर्ने हजुर ए हुन्छ त्यो इक्जाम्सहरू त्यो म तपाईँलाई के भन्छ त्यो उसलाई म इन्फर्म गर्छु नि तपाईँलाई वाट्सएपमा इन्फर्म गरिहाल्छु केही कसो भनेर है त्यो रिगार्डिङ हुन्छ हुन्छ